पौडी खेल्नु क्रिकेट खेल्नु चाहिँ मलाई मनपर्छ तर ट्रयाकिङहरू चाहिँ गरेको छुइनँ अब पौडी खेल्नु चाहिँ हामी रेली खोला अन्त नजिकैको अब स्विमिङ पुलहरूतिर गएर प्र्याक्टिसहरू त्यहाँनिर चाहिँ गएर खेलेको छ अन्त क्रिकेटहरू चाहिँ हामीले अब स्कुलमा अन्त छुट्टीको बेलामा घरमा अन्त भाइहरूसँग हामी क्रिकेटहरू पनि खेल्छ कोही कोही बेला अन्त स्विमिङ गर्दा चाहिँ अब हामी एक्लै जाँदैन ग्रुपमा अब साथीहरूसँग गएर चाहिँ हामी स्विमिङ गर्छ